सुन्नुहोस् न मैले अस्ति ग्यास बुकिङ गरेको थिएँ नि ग्यास आइपुगेको छैन अहिलेसम्म मैले अस्ति पाँच तारिख हजुर आज तिन दिन भइसक्यो आइपुगेको छैन सधैँ त सधैँ त टाइममै आउँथ्यो यो पाली चाहिँ पुरा ढिलो भयो नि त हो अन्त त्यसले गर्दाखेरि फेरि पैसाहरू पनि मैले पे गरिसकेको छु हो त्यो भएर नि अरू होइन अरूसँगै बुकिङ गर्नेहरूको त आइसक्यो अन्त मेरो मात्रै आएन के भयो भनेर नि ले त्यसो भनेर हुँदैन नि यहाँ मेरो घरमा कस्तो बिजोग भइसक्यो नानीहरू छ स्कुल जान्छ हस्बेन्ड ड्युटी जान्छ कति प्रब्लम भइसक्यो यहाँ मेरो घरमा अरूहरूको त आयो त अन्त किन मेरो मात्रै आएन तपाईँहरूले यस्तो केयरलेस् गर्नु हुँदैन नि टाइममा ल्याइदिनु प सधैँ त टाइममै हुन्थ्यो अब नेक्स्ट टाइमदेखि चाहिँ यस्तो नगर्नु ल आज चाहिँ आजु चाहिँ जसरी भए पनि मलाई मेरो सिलिन्डर चाहिन्छ आज चाहिँ जसरी जे भएर भए पनि मलाई चाहिँ घरमा चाहिँ ग्यास आइपुगेको हुनुपर्छ अरू म केही जान्दिन किनभने मैले पैसा तिरिसकेको छु हो बाटो बिग्रयो डेलिभेरी बोई थिएन भनेर नभन्नु होला नसुनाउनु होला हो जसरी भए पनि आज चाहिँ मलाई चाहिन्छ ढिलो हुन्छ अलिक छिटै गर्नुहोस् अझै छिटो गर्नुहोस् यो नौ नौ बजीभित्रमा ल्याइपुऱ्याइ दिनु होला म भ्याउँदिन त्यहाँदेखि उता म घरमा हुँदिन हो जसरी भए पनि हुन्छ